हेलो हजुर तपाईँ उबर बोल्नुभएको हजुर म प्रशान्त प्रधान अघि उबरबाट एउटा गाडी मैले बुक गरेको थिएँ त्यो गाडीले चाहिँ को ड्राइभरले भन्दैछ आधा बाटो पुगिसकेर चाहिँ भन्दैछ कि त्यो गाडीको भाडा तिन हजार होइन चार हजार दिनु भनेर त्यस्तो थोडी न हुन्छ लु भन्नुहोस् त हजुर होइन पहिल्यै भाडा मिलाउनु पर्ने होइन ग्यासको थाहा छ मलाई महँगो भएको छ गाडीहरूको कोही कोही बेला खराब हुन्छ म बुझिदिन्छु बुझिदिन्छु म तर त्यसको कारण यो होइन कि पहिल्यै मैले तिन हजारमा मिलाइसकेर चाहिँ त्यहाँदेखि चाहिँ आधा बाटो पुगीसकेर जब डेस्टिनेसन पुग्नु आटेको छु जहाँ जानु छ त्यहाँ पुग्नु आटेको बेलामा चाहिँ टक्कै गाडीको भाडा चाहिँ चार हजार त्यसो त भएन नि त होइन दाजु तपाईँ सोच्नुहोस् त

हो त हजुर मलाई त पुरा रिस उठ्यो हो म त यो ड्राइभरलाई पैसा दिन्न तपाईँलाई दिन्छु तपाईँ भेट्नु आउनुहोस् नभए तपाईँ त यो ड्राइभरसित एकपल्ट बात गर्नुहोस् म मलाई पुरा रिस उठ्दैछ म तपाईँलाई दिन्छु पैसा यो ड्राइभरलाई दिन्न म तिन हजारमा मिलाएको तिन हजारमै हुनु पर्छ हजुर हुन्छ हजुर हुन्छ तपाईँ बात मार्नुहोस् यो ड्राइभरसित एकखेप नभए मलाई रिस उठ्दैछ नभए हुँदैन नि राम्रो हुँदैन हो तपाईँलाई म तपाईँलाई क्यास दिन्छु म यो ड्राइभरलाई चाहिँ दिन्न जेसुकै होस् जेसुकै गरोस् हुन्छ हुन्छ राखेँ हुन्छ